हजुर अब भन्नुपर्दा चाहिँ हाम्रो नेपालीमा अब धेरै भाषाहरू छन् है जस्तै यो राई भाषा लिम्बु भाषा तामाङ भाषा मगर भाषा अरू छन् तर अब यो अब के चाडपर्वतिर बोल्ने भाषा चाहिँ हाम्रो अब जस्तै दसैँ तिहारमा टिका लाउनु जान्छ है अब उहाँले आफूभन्दा ठुलो अब बाजेबोजुहरूले आशीर्वाद दिनुहुन्छ हामीलाई अन्त त्यहाँ दिँदा चाहिँ उहाँहरूले हामीलाई नेपालीबाटै उयो दिनुहुन्छ अन्त सबैको अब अब सबैले अब चलिरहने भाषा चाहिँ अब नेपाली नै हो नेपाली नै बोल्छन् प्रायः प्रायः है सबैले अनि सम्मान गर्न सम्मान गर्ने भाषाहरू चाहिँ अब आफूभन्दा ठुलोहरूसँग चाहिँ अब तपाईँ हजुर तिमी तिमी भनेर बोल्ने गर्छ है अनि आफूभन्दा सानो सानोसँग चाहिँ तँ तँ तँहरू भनेर बोल्ने गर्दछ हजुर यति नै